एकदिन चाहिँ यस्तो सिचुएसन आएको थियो कि मेरो समय आएको थियो कि म घर छोडेर जान्छु भनेर सोचिसकेको थिएँ तर त्यत्तिबेला चाहिँ मैले सल्लाह लिएँ मेरो बाउ आमासँग मेरो छेमा नानाहरूसँग मेरो साथीभाइसँग म हार खाइसकेको थिएँ त्यत्तिबेला चाहिँ मलाई मेरो साथीहरूले पनि सल्लाह दियो मेरो आमा बाउले पनि सल्लाह दियो त्यसो गर्नु हुँदैन नानीहरू छ नानीहरू हेरेर बस्नुपर्छ भनेर भन्यो मेरो साथीहरूले पनि त्यही सल्लाह दियो नगर्नु एकदिन न एकदिन समस्याको समाधान हुन्छ भनेर भन्यो त्यहाँदेखिको त्यसरी बस्दा बस्दा बस्दा बस्दा अहिले राम्रै छ राम्रै गरिरहेको छु साथीहरूको पनि सल्लाह मानेँ मेरो आमा बाउको पनि सल्लाह मानेँ त्यस्तो दिनहरू पनि आएको थियो